हामीले आफ्नो घरवरिपरि हामी हेर्छौँ अनि हामीले आफ्नो परिवारको निम्ति हामीले सानोबडे घर बक्साहरूद्वारा हामी बनाउँछौँ साथै तिनीहरूको निम्ति पानी चारो लाइक हामी गहुँ चामलहरू हामीले जब हामी घरमा पकाउँदछौँ त्यसबाट हामी तिनीहरूलाई दिने गर्दछौँ जब बिहानको समयहरूमा हामी जब तिनीहरू आउँदछ त्यति बेला हामी चामलहरू छर्किएर भुइँमा तिनीहरूको निम्ति खानुको निम्ति साथै पिउनुको निम्ति हामी पानीहरू बटुकोमा पानीहरू राखेर हामी दिन्छौँ